दार्जिलिङमा ट्रान्सपोर्टेसनको लागि चाहिँ धेरै गाडीहरू छ प्राइभेट ट्याक्सीहरू छ बसहरू छ ट्रेनहरू भयो अनि यो जो जो राइडहरू भयो रिजर्भ गाडीहरू हुन्छ स्टेट बसहरू भयो स्कुटी बाइकहरू भयो ट्रेनहरू भयो लोकल बसहरू भयो